नेपाली भाषा चाहिँ कसरी गर्छ भने नि हाम्रो त स्कुलतिर पनि नेपाली भाषा चल्छ गाउँमा पनि है ओडसी पडोसीमा पनि नेपाली भाषै बोल्नु पर्छ